डिसेम्बर महिनाको समय थियो स्कुलमा ठन्डाको बिदा सुरु भइसकेको थियो म र केही सहयोगी साथीहरू यसपल्ट भने सन्दकफू अनि फालुटको यात्रामा जाने भनेर तय गऱ्यौँ र हामी कालेबुङबाट सन्दकफू अनि फालुटको यात्रामा लाग्यौँ यसरी सन्दकफू हुदैँ हामी राति फालुट पुग्यौँ अनि तेस रात फालुटको टुरिस्ट लजमा नै बितायौँ र सुर्योदय हेर्न भनी बिहानै चार बजी उठेर करीब डेढ किलोमिटर जति हिँड्दै हिँड्दै अग्लो डाँडामा पुग्यौँ थाकेर लोत भएका थियौँ तर त्यस डाँडामा पुगेर जुन दृश्य देख्यौँ त्यो साँच्चै मन्त्रमुग्ध हुने दृश्य थियो अगाडिपट्टि सेताम्मे हिउँले ढाकेको कन्चनजङ्घा हिमाल थियो भने त्यहाँदेखि धेरै पर माउन्ट एभरेस्टको चुचरा पनि देखिरहेको थियो घामको स्वर्णीम किरणले ती हिमालका चुचराहरू असाध्यै सुन्दर र मनमोहक देखिएको थियो मेरो जीवनको सबैभन्दा स्मरणीय क्षण सायदै त्यही थियो र अचेल भोलि त घरमै बसी ती दृश्यहरूको कल्पना मात्र गर्न सक्छु तर फेरि फेरि जाने आँट भने अब छैन